मैले लगाउने लता र फुलहरूमा एउटा पहेँलो फुल छ हो गेटमा लगाएको छु लहरै छ पहेँलो मजाको फुल्छ मनपर्छ त्यो लगाएको छु निल फुल पनि गेटमै लगाएको छु अर उयो निल फुल भयो पहेँलो फुल भयो तिनीहरू लगाएको छु दुई तीनवटा मुनि पनि लगाएको छु हो अनि त्यहीँ तिनीहरू नै हुँदैछ गर्दैछु फुलहरू मनपर्छ लहरा फुलहरू गेटमा चढ्छ हेर्दा राम्रो देखिन्छ फुल्दाखेरि मजाको राम्रो अब हरियाली त्यो भएर चाहिँ बेसी जस्तो लहरै फुल लगाएको छु हो लहरा फुलै मनर्छ हेर्दा हरियो देखिन्छ फुल नफुले पनि हरियो लाग्छ त्यसले गर्दाखेरि मनपर्छ लहरा फुलहरू